ए मोहन दाजु म चाहिँ अहिले गुगल पे गर्नु सक्दिनँ सो मेरोमा चाहिँ पाँच सौहरू मात्रै छ तपाईँले चाहिँ मलाई खुज्रा दिनु सक्नुहुन्छ म तप मेरोमा क्यास मात्रै छ म अहिले तपाईँलाई क्यास मात्रै दिनु सक्छु मेरो चाहिँ अब गुगल पे हुँदैन नि त त्यसै कारण चाहिँ अब म तपाईँलाई क्यास दिनु सक्छु गुगल पे चाहिँ गर्नु सक्दिनँ त्यो चाहिँ अब तपाईँले हलका बुझिदिनुहोस् न मोहन दाजु म अब तपाईँलाई अहिले क्यासै दिँदै गर्छु नि त तपाईँलाई होइन अब तपाईँले चाहिँ मलाई फर्काइदिनुहोस् न पैसा तपाईँकोमा खुज्रा छ भने चोहिँ मलाई फर्काइदिनुहोस् न लस् मोहन दाजु